मैले हालैमा एउटा प्रडक्ट मगाएको थिएँ र त्यो प्रडक्ट नाम के हो भन्दा यो फेसमा लगाउने सनस्क्रिन र त्यो एकदमै मैले सोचेजस्तो नै राम्रो लाग्यो र त्यसमा धेरै नै मैले बेनिफिटहरू देखेँ र त्यो लगाउ जति मैले त्यसमा एक्सपेक्ट गरेको थिएँ त्यही त्यहीअनुसार पनि त्यसको मैले काम देखेँ र त्यो एकदमै राम्रो र त्यो एकदमै मनपर्दो मलाई लाग्यो त्यसको लागि म यस कम्पनीलाई धेरै नै ध धन्यवाद दिँदछु